मैले कलेजको फङ्सनको लागि खाना मगाएको थिएँ ब्लुसेस रेस्टुरेन्टबाट त्यो फङ्सन सकिएपछि साथीहरूले मलाई त्यो खानाको बिल माग्यो त्यो बिल निकाल्नुको लागि मैले जहाँबाट अर्डर गरेको थिएँ त्यो वेबसाइटमा गएर अर्डर गरेको बिल निकालेँ त्यो बिललाई मैले फोनमा डाउनलोड गरेर त्यसको प्रिन्ट आउट निकालेँ निकालेपछि मैले त्यो प्रिन्ट आउट निकालेको बिल साथीहरूलाई बुझाएँ